पहिलाको समयमा हेऱ्यो भने सङ्गीतकार सङ्गीतहरूमा धेरै प्रसिद्धहरू चलेको नामहरू नारायण गोपालहरू हुन अनि लता मङ्गेस्करहरू हुन् र नेपाली क्षेत्रमा हेऱ्यो भने नारायण गोपाल अनि धेरैहरू छन कृष्ण गुरुङ अनि अन्जू पन्थहरू धेरै यी गायिकाहरू हुन अनि अलिक प्रसिद्ध चलेको नाम पहिलाको समयमा हेऱ्यो भने धेरै सङ्गीतकारहरू हरूले फेम नामहरू कमाएका हुन् ज तिनीहरूको तिनीहरूको गीतहरूमा हेऱ्यो भने फिल एउटा इमोसनल एउटा फिलिङ्सहरू छ त्यो गीतले लिरिक्सले भन्दछ म हामी जति भएपनि यो संसारको धनले केही पनि लिएर जाने छैन भन्ने निकै छन जसरी मलाई स्वप्न सुमनको जे छौ जसो छौ भन्ने गीत धेरै मन परिन्छ ओएसिस थापाको जुनि भरिलाई माया गर्छु भन्ने यो यीहरू मन पर्छ तर अहिलेको समयमा हेऱ्यो भने अहिले वेस्टर्न सङ पप सङहरूले एउटा सोलो भर्जनहरू निकालेर तिनीहरू ती गीतहरूले तिनी तिनीहरू ती तीहरू प्रसिद्ध भएर जादँछन अनि आउँदो जेनेरेसनमा पनि अब निकै निकै अरू अरू आर्टिस्ट आर्टिस्टहरू आउला होला आउँछन् होला तर पनि तिनीहरू पनि यो पुरानो गीतको आफ्नो रोल मोडल भनेर इन्स्पायर भएर गीत गाउन थालेको हुन्छ होला तर निकै निकै भएर हामी पनि अगाडि बढ्दछौँ यो गीतले गर्दाखेरि नै हामी धेरै हरूमा आउँछ सङ्गीतकारहरले आफ्नो देशहरूको लागि पनि लेखिन्छ धेरै कुराहरू गरिन्छ